मलाई हाम्रो स्थानीयवासीहरूले चलाएको शब्दहरू चाहिँ एकदमै रोचक लाग्छ आफ्नो आफ्नो प्राकरले आफ्नो आफ्नो शब्द निकालिरहेको हुन्छ मलाई धत्तेरिकी भन्ने शब्दहरू ल है भन्ने शब्दहरू ल्या भन्ने अनि खाना खानु जाँदैनौ भनेर भन सोध्नु त खाना खानु जाने भनेर सोधेको तर खाना खानु जाँदैनौ भन्छ त्यस्तोहरू मलाई अचम्म लाग्छ अनि मलाई एकदमै अनुकरण शब्द चाहिँ रो रोचक लाग्छ कस्तो भन्दाखेरि चाहिँ थचक्क न्याचक्क पिलिकपिलिक झिपिकझिपिकहरू जस्तो खालको शब्दहरू छ त्यो मन पर्छ मलाई